हाम्रो दार्जिलिङ जिल्लामा शिक्षा रोजगारीहरू कतिजनाहरू धेरै धेरै पढेर एमएहरू सकेर पनि आफ्नो घरमा बसिरहेको छन् यहाँ तक उनीहरूले कामहरू नपाएर रोजगारी गरेर घरहरू चलाइरहेको छन् हाम्रो दार्जिलिङ क्षेत्रमा धेरै दुःखहरू छ रोडहरू नभएर बिमारीहरूलाई बाटो रोडतिर बोकेर निकाल्नु पर्छ जसमा कि हस्पिटलहरू नजिक छैन कति बिमारीहरू हामीले हस्पिटल लाँदा लाँदै बाटोमै मर्ने मर्नु पनि सक्छन् जसमा कि धेरै दुःख छ हाम्रो दार्जिलिङ जिल्लामा रोजगारीहरू नपाएर बगानतिर कामहरू गरेको एमएहरू सकेर पनि हामीले रोजगरी गरिरहेको अरू अरूको अन्डरमा कामहरू गर्नु परेको धेरै दुःख छ पढेर पनि हामीले केही कामहरू गर्नु सक्दैनौँ पाउनु सक्दैनौँ हामी आ धेरै धेरै पढेर आफ्नो आफ्नै घरमा बस्नु पर्छ यहाँ तक कि